मेरो घर मङमाया बस्तीमा छ म मङमाया बस्तीको मानिस हो र मेरो क्षेत्रमा व्यापार बिजनेसको लागि सर्वप्रथम त होमस्टेको सुरु गर्न सकिन्छ होमस्टेमा धेरै पर्यटकहरू आएर घुमेर अनि उहाँहरू बसेर उहाँहरूले लाभदायक लिन सक्नुहुन्छ र हामीलाई पनि यस कुरामा धेरै कुराको फाइदा हुन सक्छ र हाम्रो क्षेत्रमा गरिने भनेको खेती किसानमा जस्तै अब सागसब्जीदेखि लिएर हरेक कुराहरू गाईवस्तु पाल्दा दुधहरू निकाल्न सकिन्छ त्यो दुधहरू लगेर हामीले मार्केटमा बजारतिर लगेर बेच्न सकिन्छ यो हाम्रो एउटा इनकमको सोर्स हो र यसै का यस्तै ले अरू धेरै व्यापारहरू गर्न सकिन्छ जसरी हामीले टिस्टा बजारमा जो भएको कारणले त्यहाँ गएर हामीले चिया दोकानहरू भयो कुनै खाने कुराको दोकानहरू खोल्न सकिन्छ त्यहाँबाट नि धेरै लाभहरू लिन सकिन्छ त्यस्तै कारणले गर्दाखेरि हाम्रो मसिनो मसिनो नानीहरू छोरा छोरीहरूलाई हामीले एजुकेसन को लागि हामीले खर्च गर्ने एउटा बाटो पनि बन्न सकिन्छ र गाउँ घरमा पनि धेरै मानिसहरूलाई हामीले सेवा पुर्याउन सक्छौँ कि हामीले दोकानहरू नजिक भएको कारणले गर्दाखेरि उनीहरूले किनमेल गरेर खान सक्छन् र कतिपय कुराहरू उनीहरूले आवश्यक कुराहरू पुरा गर्न सकिरहेको हुन्छन् र यसले पनि हामीलाई यो गाउँ घरमा भएकोले धेरै फाइदा हुन्छ र यसै कारणले हामीलाई सबै कुरोमा हामीलाई राम्रो हुन्छ